गुरुजी हामी त फस्यौँ त हौ खै यत्रो जाममा कहिले निस्किने हो कताबाट निस्किने हो खै अगाडि गाडीहरू त कत्ति हो हो आम्मममम कति गाडी छ हौ हेर त्यो ट्रक त अन्त अगाडि कति लामो ट्रकहरूको लाइन अन्त यसो तपाईँलाई बाटो थाहा छैन अरू कोही सर्टकट बाटो काहीँ छड्के बाटो कोही ट्राफिकतिरबाड मोडेर जाने मलाई त फ्लाइट पक्डिनु छ त हौ ढिलो हुन्छ त सिलगढी पुग्नु त मलाई अन्त खोई सर्टकट बाटो छ भने भनिदिनुहोस् न हौ अन्त त्यो जाम त अब कहिले खोल्छ खोल्छ होइन अब जाउँ न निस्कौँ न अन्त हामी तपाईँ गाडी घुमाएर ब्याक गरेर अर्को बाटो जाउँ न अनि तपाईँलाई थाहै रहेछ बाटो तपाईँलाई जान्नु भएको रहेछ तपाईँले तपाईँ पुरानो ड्राइभर यहाँ गाडी चलाई चलाई रोडको बारेमा सब थाहा भएको मान्छे तपाईँ अब हामी त नयाँ नौलो मान्छे अब हामी त हेर्नु ट्राभल गर्दाखेरि अब ड्राइभरहरूको भरोसामा रोडहरू सोधेर हामी हिन्छौँ अब तपाईँहरूले त हो पुऱ्याउने हामीलाई समयमा धेरै समय पनि छैन अब हेर्नु मेरो फ्लाइटको टाइम हुनु लागि सक्यो खोई त कसरी हुन्छ लु त अलिकिति छिटो सही बाटो एउटा ढङ्गले हिँडौँ त अलिकति कहाँबाट छिटो हुन्छ कहाँ सजिलो हुन्छ कताबाट उयो हुन्छ सर्टकट हुन्छ लु हेरौँ त लु त गुरुजी लु हेरैँ त